मैले चाहिँ स्विगी एपबाट खानाहरू मगाउने गरेको थिएँ अनि त्यसमा मैले स्वतः भुक्तानीको एउटा सेटिङ पनि मिलाएको थिएँ तर कतिपय मेरो समस्याहरूले गर्दाखेरि म चाहिँ त्यो स्वतः भुक्तानी मेरो जुन चाहिँ सेटिङ छ त्यललाई चाहिँ म रद्द गर्न चाहन्छु